हेलो हजुर भन्नुहोस् सुकुना फार्मबाट बोल्दैछु म हजुर हजुर पोल्ट्री दोकान चाहिँ हाम्रो यो कोलाबारी यो देवीडाँडा सुन्नुभएको हजुर त्यो देवीडाँडाको चाहिँ पेट्रोल पम्प छ कि त्यो पेट्रोल पम्पको चाहिँ छेउमै छ पेट्रोल पम्पकै साइडमा छ अन्त पोल्ट्री हजुर हजुर हजुर तपाईँको चाहिँ के पोल्ट्री चाहिएको कि देसी चाहिएको तपाईँलाई चाहिँ कुखुरा

डेलिभरीको लागि चाहिँ कस्तो एक दुई किलो हो कि अलिक ज्यादा नै कि कसको बिहाहरूको लागि हो कि कि घरको लागि हो कि कस्तो के ए पन्ध्र बिस किलो चाहिएको है हुन्छ डेलिभरी हुन्छ नि हजुर त्यति त डेलिभरी अलिक ज्यादा दस किलोभन्दा ज्यादा त हामी डेलिभरी गरिदिन्छौँ हो तपाईँको हामी यता तपाईँको त यहीँ होला नि होइन दार्जिलिङ डिस्ट्रिक्टमै होला नि त हामी डिस्ट्रिक्टभित्र हजुर डिस्ट्रिक्टभित्र डेलिभर गर्छौँ हो अन्त डेलिभरी गरिदिन्छु त्यसको चार्ज चाहिँ तपाईँलाई अलिकति एक्स्ट्रा लाग्छ तर भइहाल्छ अहिले त किलोको तपाईँको अब एक किलो लिनुभयो भने पोल्ट्रीको दुई सौ बिस गरेर चल्दैछ चल्न चाहिँ हो अ तपाईँले त्यसो त हाम्रोबाट लिँदा त अलिक कम्ती नै हुन्छ त्यसै पनि अन्त पन्ध्र किलो जस्तो लिनुभयो भने चाहिँ पन्ध्र किलोमा चाहिँ म तपाईँलाई एकदम राम्रो रेट भनेको एक सौ पचासी चाहिँ गरिदिन सक्छु किलोको एक किलोको अन्त एक किलोको एक सौ पचासी गर्यो भने अँ पन्ध्रको के कसो हुन्छ ए बिस किलो ए हुन्छ हुन्छ त्यस्तै गरिदिन्छु नि एक अस्सी एक पचासी गरेर मिलाइदिन्छु अन्त सुन्नुहोस् न के अरे गाडी चाहिँ के म यहीँबाट मै पठाइदिनु गाडी कि तपाईँको गाडी आउँछ उताबाट लिनु अँ त्यो गर्दा हुन्छ मेरो गाडी पठायो भने चाहिँ अब तपाईँको यो डिस्ट्रिक्टभित्र चाहिँ हामी कति पाँच सौमा त म लगिदिई हाल्छु हो पाँच सौ भाडा लिन्छ पाँच सौमा घरमै ड्रप गरिदिन्छ गएर अन्त अगर अब तपाईँले होइन म मेरै गाडी छ भनेर भन्नुभयो भने चाहिँ त्यो तपाईँको गाडीमा पनि हुन्छ लिएर जाँदाखेरि त्यसमा चार्ज लागेन खाली आउनुपर्यो मान्छे हो अन्त त्यो लोड गर्नु त हामी गरिदिई हाल्छौँ लोड त लोड गरेर लिएर जाँदा भयो नि चार्ज त लाग्दैन नि त्यसमा चाहिँ अँ त्यही त्यही त्यही राम्रो हुन्छ होला नि है अन्त के अरे तपाईँको टाइम चाहिँ कहिले कहिलेतिर पठाउनु होला हजुर आज त मङ्गलबार हो बिहिबार है बिहिबार त्यसो भए हजुर दिउँसो अलिकति खाली हुन्छ बिहान त अलिक खाली हुँदैन कि कस्टमरहरू हुन्छ दिउँसो अलिक खाली हुन्छ दिउँसो साढे दस एघारतिर पठाउँदा हुन्छ यहाँबाट तपाईँको गाडीहरू कति बजी आइपुग्नु सक्छ एघारतिर हुन्छ है आइपुग्छ है त्यसो भए यहाँ रेडी राखिदिन्छु म साढे दससम्म रेडी राखिदिन्छु अन्त गाडी आएर लोड गरेर एघारसम्ममा निस्किँदा भयो नि गर्यो भने अब त्यो दिन पुगिसकेर राखेर अन्त भोलिपल्टका लागि ठिकै हुन्छ नि है त्यो गर्दा बेस्ट हुन्छ होला हुन्छ हुन्छ ल त्यही गरौँ होला त्यसो भए पेमेन्टको चाहिँ मलाई त्यही आउँदाखेरि जुन गाडी आउँछ उसलाई नै पठाइदिनु होस् न यहीँ तपाईँले पे गर्दा भइहाल्यो नि मलाई दिँदा भइहाल्यो त्यो चाहिँ हुन्छ हुन्छ हुन्छ ल ल मलाई कन्फर्म गरेर कल गर्नुहोस् न ल हुन्छ ल ल राखेँ राखेँ हुन्छ